यो हाम्रो भारतमा चाहिँ ठाउँ अनुसारको फेसन हुन्छ केटीहरूले अब साडीहरू पनि लाएको त राम्रै लाग्छ मेरो लागि पहिलाको लुगाहरू त अति राम्रो हो अब हामी पुरानो उएसको मान्छेलाई तर अब ठाउँ अनुसारको नानीहरूले त्यस्तै खालको लगाउँछ मलाई पनि अब राम्रै लाग्छ लुगाहरू लाउनु चाहिँ साडीहरू कुर्था पाइजामा पेन्टहरू पनि लाउँछु अब हामी चाहिँ त्यसै गरेर बजारमा गएर किन्छौँ कोही कोही ठाउँ अनलाइन गर्छौँ